म जर्नलिस्ट बोल्दैछु कि दाजु सुन्नुहोस् न मलाई चाहिँ तपाईँ दार्जिलिङको बासिन्दा हो ए मलाई दार्जिलिङको विषयमा चाहिँ म चाहिँ केही रिसर्चहरू गर्दैछु है अब म चाहिँ दार्जिलिङको त्यो फेस्टिभ सिजन अब फेस्टिभलहरूको बारे चाड पर्वको बारेमा चाहिँ म बुक लेख्न गइहरेको छु त्यसको लागि चाहिँ मलाई फिउ उयोहरू चाहिएको थियो इन्फर्मेसनहरू चाहिएको थियो हो अनि तपाईँ दार्जिलिङको बासिन्दा रहेछ अनि त्यसको लागि कल गरेको नि टाइम दिनु सक्नुहुन्छ

दार्जिलिङमा चाहिँ अब मेन जुन चाहिँ चाड छ त्यो चाहिँ के मनाउँछ होला पाहाडमा चाहिँ दसैँ तिहार मनाउँछ है दसैँ तिहार चाहिँ कसरी मनाइन्छ के स्पेसिफिक उयो छ रिजन्सहरू हजुर हजुर हजुर हजुर ए भन्नुपर्दा चाहिँ जति पनि छुट्टेर बसेको अब आफ्नो मान्छेहरू छ उहाँहरूको अब भेटघाटलाई चाहिँ दसैँ भनिन्छ हजुर

हजुर हजुर ए अनि दसैँ तिहार छोडेर चाहिँ अरू केही मनाइन्छ सबै मिलेर मनाउने हजुर

हजुर हजुर तिज चाहिँ तपाईँको बिहा गरेको केटीहरू मात्रै मनाउँछ कि कन्ने केटीहरूले पनि मनाइने गर्छ भनेपछि भोज खुवाउने प्रकारको ए हजुर हजुर अरू त्यति त्यति हो चाडहरू अरू अरू केही मनाइन्छ अब तिजहरू छोडेर ए हुन्छ हुन्छ धेरै धेरै धन्यवाद ल हजुरलाई हुन्छ हुन्छ